मलाई बुनाइ र सिलाइले मेरो जीवनमा धेरै प्रभाव पारेको छ यसबाट म आफ्नो जीव जीविका पनि चलाउने गर्छु यसबाट पार्याप्त पैसाहरू म आफ्नो घर चलाइरहेको पनि छु मलाई यो सान सानु लुगा सिलाएर लुगा बुनेर बेचबिखान गर्नु धेरै मन पनि पर्छ र म त्यस्तै काम पनि गर्ने गर्छु घरमा बसेर म दिनमा धेरै लुगाहरू सिलाउँछु मेरो जीविका नै लुगा सिलाउनु नै हो र यसले मेरो जीवनमा धेरै नै प्रभाव पारिराखेको नै छ अहिले घ घरमा भएको हरेक गरिबी गरिब दु खलाई म लुगा सिलाएर के यता उता गरेर लुगाहरूको नयाँ नयाँ डिजाइन दिएर लुगालाई बनाएर सिलाएर कसैलाई बेचेर मैले मैले सोचेको जस्तै कति चिजहरू पुरा पनि गर्नु सकेको छु र धागोसँग धागोले काम गर्दा मलाई शारीरिक पिडा पनि हुन्छ कहिले कहीँ धागोले हात पनि काट्ने गर्छ कहिले कहीँ मेरो त्यो सियोले मेरो हातहरू पनि घोच्ने गर्छ र यसबाट कहिले कहीँ पिडा त हुन्छ हर चिजबाट नै हुन्छ त्यसरी धागोले पनि मैले काम गर्दाखेरी धागोबाट भएको कति धागो जस्तै काम गर्दागर्दा धागोले चुट्टिन्छ कति धागो कम्जोर पनि हुन्छ कति धागो राम्रो हुन्छ तर कत्ति धागो मोटो भएको कारणले गर्दा लुगा सिलाउनुमा लुगाको त्यो सिलाइहरू छोडिन्छ त्यसको कारणले गर्दाखेरि मलाई यसबाट अलिक धेरै नै पिडा पनि भएको छ